ओइ शिवानी सुन न अस्ति हामी कुर्ता किनेको थियो नि त्यो तँ र म गएर कस्तो राम्रो रहेछ कति खेप लगाइसके होइन अनि कति खेप धोइ पनि सके केही भुवाहरू पनि उठेको छैन ट्युसन जान्दा दिन डेल्ली लगाउँदैछु होइन तर पनि केही भएको छैन धागोहरू पनि निक्लेको छैन कस्तो राम्रो रहेछ कम्फर्टेबल पनि लेन्थ पनि ठिक्कै अनि लगाउँदा पनि कस्तो सुहाउँदो रहेछ अनि दिदीले पनि माग्दै थियो कि मलाई भन न म पो लगाउँछु भन्दै भन्छ पो आफ्नोमै लुगा हुँदैन होइन त्यो फेरि कस्तो दामी रहेछ कस्तो मन पऱ्यो मलाई फेरि राम्रो देख्दो रहेछ नि त ट्युसन जाँदाहरू अनि चाहिँ त्यही भएर तँ पनि अब किनिस् भने चाहिँ त्यहीबाट किन है कस्तो राम्रो रहेछ